मलाई मनपर्ने नेपाली भाषाका लेखक वा कवि लक्ष्मीप्रसाद देवकोटा हुन् उहाँलाई मलाई किन मनपर्छ भन्दाखेरि उहाँले जुन भाषाशैली आफ्नो काव्य कृति कविताहरूमा लेख्नु भएको छ त्यो एकदमै असल छ छन्द छन्दमा भएर पनि त्यो पाठकहरूले मजाले बुज्नुसक्छ अनि उहाँले आफ्नो काव्यहरूमा त्यति बेला त्यतिखेरको जुन समाजिक स्थितिहरू थियो त्यो सबै त्यो सबैलाई असल ढङ्गमा प्रस्तुत उहाँले गर्नु सकेको छ जस्तैमा असारको पन्ध्र जसमा उहाँले यो कथाद्वारा भन्नु खोजेको छ कि जब पहिलो बर्षा हुन्छ तब नेपाल नेपालीको लागि त्यो एकदम खुसीको लहर हुन्छ त्यहाँ दही चिउरा खाएर मान्छेहरूले खुसी गरेर त्यहाँ ए त्यहाँ आफ्नै एउटा किसिमको उहाँले एउटा समाजिक जो स्थिति छ त्योलाई जताउनु खोजेको छ अनि अर्को मुनामदन जसमा हामी यहाँ एउटा के देख्न चाहन्छ भने समाजिक स्थिति जो समाजिक स्थिति जो इकोनोमिक स्थितिहरू हुन्छ त्यसलाई पनि हामीले देख्न सक्छौँ एउटा पतिको प्रेम एउटा देश प्रेम त्यस्तोहरू पनि हामी देख्न सक्छौँ